दिदी मैले चाहिँ त्यो तपाईँकोबाट त्यो सामान लगेको थिएँ नि हजुर जुन त्यो फुलदानी त्यो त एकदमै राम्रो थियो हजुर अन्त त्यसमा चाहिँ जुन अनि डिजाइन छ नि त्यसलाई झन् अझै राम्रो अब अलिक राम्रोमा डिजाइन छ भने चाहिँ मलाई भन्नुहोस् न म अझै लान्छु किनकि त्यो चाहिँ एकदम राम्रो हजुर घरमा पनि सबैले मन परायो हो जुन त्यसको अब त्यो कलरहरू रङहरू थियो नि त्यो चाहिँ अरू रङमा थुप्रो कलर रङ मिस्सिएको हजुर अलग अलग रङहरू भएको त्यहाँ डिजाइन चाहिँ जुन त्यसको फुलको जुन बुट्टाहरू हानेको हुन्छ नि हो त्यो चाहिँ अलिकति अझै राम्रो ल्याइदिनुहोस् न हजुर मलाई चाहिँ अर्को महिनासम्म चाहिएको छ कि घरकै लागि हो अन्त त्यो चाहिँ एकदमै राम्रो थियो नि त हजुर मलाई चाहिँ धेरै मन पऱ्यो त्यसको क्वालिटी अब जुन त्यसको बनावटी छ नि हो त्यो चाहिँ एकदमै राम्रो थियो हो अब राम्रो थियो भन्दा पनि अब मान्छेले हेर्दा पनि आँखामा आउने हो त्यस्तो थियो नि त मलाई चाहिँ अझै अझै मलाई बिसवटा जति राखिदिनुहोस् न हजुर अर्को महिना चाहिँ म आउँछु हो अन्त मलाई चाहिँ अब त्यसको चाहिँ खासै के मन पऱ्यो भने चाहिँ जुन रङ थियो रङ र त्यसमा चाहिँ जुन फुल फुलको डिजाइनहरू भएको थियो नि हो त्यो चाहिँ मलाई मन परेको के त्यस्तैमा मलाई अझै बिसवटा राखिदिनुहोस् अर्को हप्ता अर्को महिना म आउँदैखेरि चाहिँ हजुर मलाई त्यो राखिदिनुहोस् म लिएर आउँछु अन्त अब पछि पनि अझै छ भने मलाई राराखिदिनुहोस् न